विशेष म कुनै करापल्स प्रदर्शनीतिर गएको छुइनँ र म आज आजको कुरा गर्छु म आज हामी मिसेस र म गयौँ त्यहाँ म आफ्टरनुनमा जाने काम थियो पोस्ट अफिसमा त्यहाँ जाँदा त्यहाँ एक्सपो मेला लागेर त्यहाँ गयौँ त्यहाँ सबैकुरा सामान राखे राम्रो राम्रो सामान राखिराको छ दाम पनि निकै निकै रहेछ र हामीले त्यहाँ सबैभन्दा राम्रो चिजहरू छालाको आइटमहरू राम्रो पायौँ छालाको आइटम पनि राम्रो राखेको छ अन्त लुगाको आइटमहरू जस्तो सिरक तोसकहरको आइटमहरू रहेछ राम्रो राम्रो त्यसमा हामीले खुसी जाहेर गर्यौँ कालिम्पोङमा त्यती ल्याइदिएकोमा एक्सपो कम्पनीलाई